मेरो बाल्यकालको कुरा गर्नु भन्दाखेरि भन्दा भन्नु पर्दाखेरि त्यतिबेला हामी सानोमा हुँदाखेरि हामी धेरै बदमास थियौँ अनि त बदमास हुँदाखेरि एकपल्ट हामी खेल्दै थियौँ फुटबल खेल्दाखेरि चाहिँ मैले हात भच्चाँएको थाहा छ अन्त हात भाँच्दाखेरि मलाई हस्पिटल लिएर जानुभएको थियो अनि त्यो दिन मलाई अब त्यो दिन चाहिँ मेरो लागि एकदम नराम्रो भएको थियो धेरै दुख्दै दुखेको थियो हात भाँच्दाखेरि अन्त हल्पिटलहरू लागेर मलाई मेरो हात ब्यान्डेजहरू गरेर गरिदिनु गरिदिनुभएको थियो अन्त सानोमा सानोको कुरा गर्दाखेरि सानोमा हामी धेरै खेल्थ्यौँ प्राय जस्तो नानीमा माटो खेलाउँथ्यौँ अनि बस्ती बस्तीमा हुर्केको हामी अनि माटो खेलाउँथ्यौँ अन्त मैलाहरू बेसी खेलाउँथ्यौँ अन्त बिमार पनि धेरै हुन्थ्यौँ अनि हामी खोपी खेल्थ्यौँ त्यो याद त्यो दिनहरू चाहिँ मलाई पुरै प्रभाव पार्छ त्यो दिनहरूले याद आउँछ कास फेरि त्यो समय आएको भए भने जस्तो हुन्छ अनि जुन हामीले बाल्यकालमा बिताएको जुन समयहरू हुन्छ त्यो समयहरू चाहिँ हामीले हामी बुढो भएर बुढो भएर दाँत नझरुन्जेलसम्म पनि अथवा दाँत झरि झरिसकेभए पनि त्यो यादहरू चाहिँ आफ्नो क्या दिमागमा हुन्छ अनि त्यो त्यो याद त्यो यादहरूले जहिले पनि झस्काइरहन्छ अनि जब हामीले बसेर त्यो पहिलाको कुराहरू सानोको कुराहरू सम्झने आफूलाई खुसी लाग्छ अथवा फेरि त्यो दिनहरू फर्किएर आएको भए भने जस्तो हुन्छ अनि हामी पहिला सानोमा जङ्गलहरू जान्थ्यौँ घाँस काट्न दाउरा बोक्न खेतालाहरू अनि अनि त्यो समय चाहिँ मलाई धेरै मनपर्छ त्यो जुन समयमा हामीले आफ्नो बाल्यकाल बिताएको सबैलाई आफ्नो बाल्यकाल धेरै मनपर्छ होइन अनि मलाई पनि मेरो बाल्यकालको धेरै याद आउँछ जुन बाल्यकाल मैले मेरो साथीहरूसँग बिताएको थियो त्यो बाल्यकाल अहिले आफ्नो आफ्नो अब मेरो साथीहरू छ आफ्नो आफ्नो व्यस्तता आफ्नो आफ्नो व्यस्ततामा छन् आफ्नो आफ्नो कामहरूमा आफ्नो आफ्नो पढाइहरूमा छन् अनि हामी अहिले एक अर्कालाई पनि बोल्न भेट्न त होइन बोल्न पनि त्यस्तो फुर्सद हुँदैन अनि त्यो बाल्यकालमा हामी धेरै नजिकमा हुन्थ्यौँ हाम्रो साथीहरू गाउँको साथीहरू अनि हाम्रो जुन साथीहरूसँग हामी खेल्न उफ्रिन कुद्न पाउँथ्यौँ गीत गाउन पाउँथ्यौँ जे पनि गर्न पाउँथ्यौँ है अनि तर अहिले अहिले अब जब ठुलो भएर पहिलाको यो जुन बाल्यकालको कुराहरू सम्झिँदा धेरै यादहरू आउँछ अनि पहिला हामी खोला जान्थ्यौँ खेल्न खोला एकपल्ट मलाई थाह छ दुई हजार चौधमा दुई हजार चौधमा वर्षाको समयमा खोला जाँदाखेरि आमाले मलाई धेरै चुट्नुभएको थियो है नभनी भागेर गएको थिएँ साथीहरूसँग धेरै चुट्नुभएको थियो आमाले अनि चुटाइ चुटाइ खाएको थिएँ मैले चुटाइ खाँदाखेरि चाहिँ मलाई त्यो दिन साह्रै अहिले सम्झिँदा हाँस पनि उठ्छ अनि त्यो दिन मैले चुटाइ खाएको नभनी गएको दिनभरि आमाले खोज्नु भएछ गाउँभरि तर म बेलुका खोलाबाट आइपुग्दा चाहिँ धेरै चुटाइ खाएको थिएँ अम्रिसोको डन्ठाले हो अनि त धेरै चुटाइ खाएको त्यो समयमा अनि जुन समय नानीमा भएको बाल्यकालमा भएको जुन पिटाइ खाएको समयहरू पनि आफूलाई याद आउँछ अनि त्यो समयमा हामीले न गएकोभए चुटाइ चुटाइ खाइसकेर न गएकोभए अथवा चुटाइ खाइसकेर बित्थामा गएछुँ भन्ने हुन्छ आफूलाई तर अहिले सम्झिँदा ठिकै छ होइन यो एउटा मेमोरिज बनियो मेरो लागि त्यो एउटा मेमोरी बनियो सम्झिँदा अहिले हाँस पनि उठ्छ मज्जा पनि लाग्छ अनि साथीहरूसँग गएको थिएँ त्यो दिन गएर मैले त्यो पात पातको केराको पत्तामा भात खाएको थिएँ अनि वाई वाईको झोलसँग काँचो काँचो थियो भात अनि त्यो खोलाको नाम चाहिँ उमेक खोला थियो अनि म गएको थिएँ केटाहरूले साथीहरूले काँचै काँचै भात खुवाएको थियो त्यो दिन अनि त्यो आएर मज्जाले त्यो दिनको भात अहिलेसम्म मलाई लाग्छ कत्ति भात खाएँ तर त्यो दिन जस्तो मिठो मैले खाएँ जस्तो लागेन होला जस्तो लाग्छ साथीहरूसँग अहिलेसम्म त्यो मुखमा स्वादै बसेको जस्तो लाग्छ धेरै मिठो खाएको थिएँ त्यो दिन मैले आफ्नो साथीहरूसँग बसेर बाल्यकालमा पौडी खेलेर है तर त्यो भात खाएर म बिमार पनि भएको थिएँ है घरमा आएर आमाले मलाई चुट्नु पनि भएको थियो बिमार पनि भएको थिएँ अनि बिमार भएर मैले बिमार भएर एक हप्ता जस्तो डाइरिया पनि भएजस्तो लाग्यो मलाई अनि म हस्पिटल पनि बादमा हस्पिटल पनि लानुभयो हो अनि स्कुलमा बाल्यकालमा स्कुलमा हुँदाखेरि म म चाहिँ साथीहरूमा हुँदा म चाहिँ साथीहरूमा म चाहिँ धेरै बदमास थिएँ क्या सबले मलाई बदमास भन्थ्यो अनि अहिले त म सोझो छुँ अनि म त्यतिबेला धेरै बदमास थिएँ अनि स्कुलमा धेरै बदमास थिएँ फुटबलहरू खेल्न जाँदाखेरि बदमास क्लासमा बस्दाखेरि पनि हल्ला म बेसी गर्थेँ है अनि त्यो जुन दिनहरू मैले स्कुलमा पनि बिताएँ जुन त्यो स्कुलको दिनहरू पनि सम्झिँदै मलाई धेरै यादहरू आउँछ साथीहरूसँग बसेर हल्ला गरेको बाह्र बजी खेल्न गएको पसिना गनाउँदै फेरि क्लासमा आएर बसेको अनि पसिना गनाउँदै फेरि क्लासमा आएर बसेको अनि फेरि बेलुकी भोक लागेर उकालो पाँच दस केजी जस्तो किताब खाता किताब बोकेर उकालो आएको घर अनि बेलुका भोकले भुत्तै भएर घरमा आएर खाजा नभेट्टाउँदा कोपी त्यस्तै हुन्थ्यो अनि धेरै धेरै यादहरू आउँछ त्यो दिनहरू